हेलो ए गुड मर्निङ मिस हेलो गुड मर्निङ मिस सुन्नुभयो ए म अर्नवको मम्मी बोलेको नि ए ए होइन मिस यो अहिले त्यो तपाईँलाई एक दुईवटा कुराहरू सोध्नु थियो कि नानीको विषयमै नानी होइन त्यो मैले म्युजिक क्लास हालेको तपाईँको उसमै है एकाडेमीमै अन्त अहिले मेरो नानी नि कत्तिको क्लासमा प्रोग्रेस गर्दैछ भन्नको लागि कि घरमा त मैले कत्ति प्र्याक्टिस गराउँदा पनि त्यहाँनिर उसले पुरा अल्छी मान्छ त अन्त त्यसै कारणले चाहिँ तपाईँलाई कल गरेको नि हजुर हजुर हजुर हजुर ए हजुर हजुर हजुर ए हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर ए हजुर ए हजुर हजुर म्याम हजुर हजुर हजुर ए हजुर म्याम होइन घरमा पनि अलिकति प्र्याक्टिस गराउँदाखेरि उसले पुरा अल्छी लेजी फिल गर्छ त गर्नै मान्दैन अन्त त्यसै कारणले अहिले म तपाईँलाई पनि एकपल्ट कन्फर्म गर्नुपर्यो कस्तो छ के छ भनेर त्यो लागि नि म्याम तपाईँलाई कल गरेको हजुर हजुर हजुर ए हुन्छ म्याम हजुर हजुर अन्त त्यो अरू केही अरू हजुर उसले त्यो इक्जाम स्टेजवाइस इक्जाम छ भनेर भन्दै थियो कि म्याम अन्त त्यसै कारणले नि हुन्छ बाँकी उपरान्त म तपाईँलाई पछि म तपाईँलाई भन्छु नि त हुन्छ हुन्छ म्याम हुन्छ हुन्छ म्याम